दार्जिलिङ जिल्लामा उपलब्ध केही स्थानहरूमध्ये माउन्ट क्लाइम्बिङ एउटा छन् जहाँ हामीलाई पाहाड सिक चढ्नु सिकाउने गर्छ र यहाँ बा यहाँ धेरै बाहिरका मान्छे देश विदेशबाट पाहाड चढ्नको पाहाड चढ्न सिक्नको निम्ति आउने गर्छन् यहाँ हामीलाई धेरै धेरै सेफ्टीसँग पाहाड चढ्न सिकाउने गर्छ र यहाँ भएको केन्द्रिय केन्द्रिय कोचिङ क्लासहरूमा मध्ये राइस एउटा पनि हुन्छ हाम्रो डब्लुबिएसएस डब्युबिएससीको एक्जामहरू बस्नको निम्ति कोचहरू दिने गर्छन् र हाम्रो विद्यालय यहाँको सरकारी विद्यालयहरू धेरै राम्रो छ यहाँ घु यहाँ घुम जोरबङ्गला डिग्री कलेजहरू त्यस्तो छन् त्यहाँ धेरै राम्रो शिक्षकहरू पनि छन् र त्यहाँको पढाइहरू पनि एकदम राम्रो छन्